हेलो प्रकृत भाइ बोलेको भाइ सुन न मलाई चिन्यौँ म के हो त दिव्यासा दिदी

हजुर अन्त तिम्रो त उयोहरू दुध त अस्तिसम्म राम्रै थियो अहिले त धेरै पातला पो भइरहेको छ त होइन होइन फेरि अहिले अब अस्ति तिन दिन जस्तो भएको थियो तिम्रो त्यो दुध धे धेरै अब पातला भइरहेको थियो भन्नु त मैले केही भनेको छुइनँ फेरि आज चाहिँ तिम्रो त्यो तिमीले उयो तिम्रोबाट लिएको दुध जब त्यो नानीले खायो मेरो छोरी छ नि चिन्छौ होइन त्यहाँ दुध खाएकोदेखि त बिहान बिहान म एक एक गिलास दिन्छु नि त दुध खाएकोदिखि त उयो खाली भुँडी दुख्यो मात्रै भनेको भनेको छ बिमार पो भइरहेको छ त हौ के बासी दुधहरू पो ल्याउनु थाल्यौ के हो तिमीले त होइन कि तिम्रो त्यो गाईहरूलाई केही इन्फेक्सनहरू भएको छ कि कि दुधहरू अरूकोबाट त लिएको होइन होला नि होइन अब तिमीले गर्दा नानी बिमार भएर यहाँनिर कस्तो टेन्सन भइरहेको छ अब तिमीलाई नराम्रो त भनेको होइन तर पनि अब हेर न यस्तो भइरहेको छ होइन है अब हेर न कति अब दुई तिन दिन भइसक्यो दुध पनि पातला न पातला फेरि अब कस्तो रेगुलर कस्टमरहरू हो हामी त तिमीलाई याद छ होइन एक सालदेखि तिम्रोमै दुध खाएको अब आज यसरी नानी अचानक दुध खाएको दिन बिमार हुँदा त अब हामीलाई टेन्सन हुन्छ नि त अब तिमीलाई यसो भन्नु त पऱ्यो नि त तिम्रो यस्तो यस्तो हुँदैछ है भनेर अब र पनि अब त्यस्तो याद गरिदेऊ है के हुँदैछ कसो हुँदैछ नत्र भने त हामी बन्द गर्छौँ है तिम्रोबाट दुध ल्याउनु होइन अब त्यस्तो खर्चहरूको कुरा त होइन नि र पनि अब याद चाहिँ गरिदेऊ न ल ल भाइ ल ल भाइ ल याद गर है ल ल भाइ